कोविड नाइन्टिन महामारीले चाहिँ हाम्रो क्षेत्रमा यात्रा र पर्यटनहरूलाई चाहिँ ठुलो प्रभावित पारेको छ अब दार्जिलिङ त प्लेस अफ् टुरिस्ट एट्रेक्सन हो अनि कोविड नाइन्टिन फर्स्टमा सुरु हुँदै हुँदै हुँदै गर्दाखेरि चाहिँ सुरु हुँदै गर्दा टुरिस्टहरू आउनुभएको थियो बाहिरबाट पुरा हो अन्त टुरिस्टहरूलाई चाहिँ अब के अब छिट्छिटो घरहरू पठाइदिनु भयो हो होटलबाट कतिजना त अब रोकियो पनि यो बन्द गरेर होइन एकदमै यो गाडीहरू गाडीहरू होइन कम्ती कम्ती हुँदै गयो अन्त यहाँ प्राय बाहिरबाट स्कुलहरू स्कुलहरू पढ्नुको लागि बाहिरबाट नानीहरू पनि आउँछ बाहिरबाट टुरिस्टहरू आउनुहुन्छ उनीहरूलाई पनि ठुलो प्रब्लम भएको थियो अब फर्किनु आफ्नो कन्ट्री फर्किनु आफ्नो घर फर्कन धेरै प्रब्लम भएको थियो र उनीहरू कति हप्ताहरूसम्म अड्कियो एक दुई हप्ता कति हप्ता अड्केर मात्रै उनीहरू बादमा जानुपऱ्यो जानपायो लकडाउनले गर्दाखेरि अन्तखेरि यो होटलहरूतिर पनि कति अब कोविड नाइन्टिनले गर्दाखेरि कोविड नाइन्टिन महामारीले गर्दाखेरि होटलहरू लाई कति हेम्पर भयो होइन टुरिस्ट एट्रेक्सन प्लेस अफ् टुरिस्ट अब टुरिजम गर्ने टुर्स ट्रेभ्लसको एजेन्सिजहरूलाई पनि कति लस्ट भयो यो कोविड नाइन्टिन महामारीले गर्दाखेरि